नेपाली भाषाको अब विकास कसरी भयो भन्दा पहिला अब ढुङ्गामा ढुङ्गामा लेख्ने चलनदेखि चाहिँ अब हामीले नेपाली भाषा होइन शिलालेखहरू अभिलेखहरूमा नेपाली भाषाको उत्पत्तिको कथाहरू हामी पढ्छौँ होइन अब एक हजार वर्ष अगाडि नेपाली भाषाको विकासको प्रक्रिया त्यहाँबाट सुरु भएको थियो त त्यति बेलै लेख्ने चलन थियो भन्ने ढुङ्गामा खोपिएको शिलालेखहरू हामी त्यो कुराहरू अब इतिहासमा पढ्छौँ अब नेपाली भाषाको लेख्य रूपहरू जब हामी देख्छौँ वीरकालीन कविताहरू त्यस त्यसमा त्यस भन्दा अगाडि भानुभक्त भन्दा अगाडिको कविताहरू भानुभक्त पछाडि नेपाली भाषाको स्वरूप भानुभक्तकै समयको स्वरूप र गद्य कविताहरूको लेखन जब सुरु भयो छन्दमा लेख्ने कविताको जुन समय थियो त्यस पछि गद्यमा कविता लेख्ने कविता मात्रै होइन अरू पनि कुराहरू जब लेख्ने चलन थियो यो सँग सँगै जुन सामाजिक वस्तु स्थितिहरू परिवर्तन भयो अब होइन अब पहिला महाकाव्यहरू लेखिन्थ्यो अहिले तो महाकाव्य अब सामन्ती युगमा महाकाव्य लेखिन्थ्यो भने त्यो युग परिवर्तन भएर पुँजीवादी युग आइसके पछि त्यो त्यसको लेखनको स्वरूप पनि फेरियो र स्वरूप फेर्दा के भयो भन्दाखेरि त्यो महाकाव्य चाहिँ उपन्यास भयो उपन्यास पुँजीवादको आधुनिक मतलब उयोमा चाहिँ महाकाव्य चाहिँ पुँजीवाद युगमा चाहिँ आधुनिक म महाकाव्य चाहिँ उपन्यास भनिन्छ यसरी सामाजिक संरचना र स्वरूपहरूमा परिवर्तन जाँदै हुँदै जाँदाखेरि भाषागत स्वरूप पनि परिवर्तन हुँदै जान्छ हामीले थुप्रै त्यस्तो मतलब कुराहरू देखेको थियौँ जस्तो अब सामान्य रूपमा पनि हामी पहिला पहिला चाहिँ अब यतातिर पनि अब भाषाको एउटा स्वरूप र विस्तार कसरी हुन्छ भने हामी तरकारी भन्थ्यौँ हामी तरकारी भन्दाखेरि पहिला पहिला चाहिँ अब मासु बुझ्थ्यो यतातिर हाम्रोतिर चाहिँ तरकारी भन्दा मासु बुझ्थ्यो पछि पछि तरकारी भन्दा सब्जी भन्ने बुझियो नेपालतिर त अब तरकारी भनेको सब्जी बुझ्छ तर हामी चाहिँ पहिला पहिला सानो सानो हुँदाखेरि चाहिँ अब त्यो तरकारी भनेको चाहिँ मासु बुझ्थ्यौँ हामी र यसरी त्यो भाषाको स्वरूप पनि परिवर्तन हुन्छ त्यसको विस्तार पनि हुन्छ अब हिन्दीको धेरै प्रभावहरू होइन हलन्त म त भन्दा पनि अनु अनुसार लाउने अनुसार लाउने चाहिँ बढी मात्रामा आज भन्दा तिस चालिस पचास वर्षको अगाडिको उन्नाइस सय तिस चालिस पैँतिसको भाषामा हामी हेर्नु पर्यो भने हुनिया भनिया भन्ने किसिमको थियो हुननिया भन्ने किसिमको थियो त्यसमा एउटा सामन्ती लवज लवज र बोलीको भाषाको स्वरूपहरू हामी त्यहाँ पाउँछौँ भानुभक्तको पालाको कुरा गर्दाखेरि पनि अब त्यही किसिमको कुराहरू हामी पाउँछौँ तर जब जब हामी हाम्रो समाजमा एउटा डेमोक्रेटिक डेमोक्रेटिक कुराहरू आउँदै गयो त्यसमा आइसियोस् गैसियोस् खाइसियोस् भन्ने चिजहरू अब त्यो महामहिम भन्ने शब्द पनि अब त राष्ट्रपतिलाई नि महामहिम नभन्नु भन्ने किसिमको अब कुराहरू आउन थाल्यो त्यसले गर्दाखेरि ज जति समाजको स्वरूप परिवर्तन हुन्छ जति सामाजिक संरचना संरचनामा परिवर्तन आउँछ भाषामा त्यसरी नै परिवर्तन आउँछ त्यस्तो थुप्रै उदाहरणहरू हामी दिन सक्छौँ तर अब त्यो हिन्दी मिश्रित जुन भाषा हामी पहिला चलाउँथ्यौँ त्यो भाषाको विस्तारै परिष्करण आयो संस्कृत मिश्रित भाषा जुन हामी चलाउँथ्यौँ त्यो भाषाको परिष्करण उयो आयो परिष्करण आयो अब उर्दू मिश्रित भाषा जहाँ चाहिँ हामी गजलहरूमा होइन त्यसमा पनि हामी त्यो उयो उर्दू मिश्रित भाषाहरू चाहिँ चलाउँथ्यौँ त्यो पनि त्यसमा पनि परिवर्तन आयो र यसरी हेर्दै जाँदाखेरि के बुझ्छौँ हामी भन्दाखेरि चाहिँ जस्तो पुरानो चिजहरू चाहिँ फेरि स्वरूप परिवर्तन भए पछि त्यसको आधारगत रूपमा चाहिँ त्यसको वस्तुगत परिवर्तन भइसके पछि त्यो के हुँदो रहेछ भने त्यसको त्यो नयाँ नयाँ अस्तित्वलाई पनि हामीले स्विकार्नु पर्ने अब हुन्छ क्रिकेटहरू कमन भयो जति बेला क्रिकेट शब्दको उयो नै भएको थिएन अब त्यसलाई अङ्ग नेपालीमा नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्दाखेरि अब त्यो अलिकति अर्कै देखिन्छ फुट बल जति कमन छ अब लात्ते भकुन्डो त्यति कमन छैन अब हामी फुट बल भन्दा नै अब बुझ्छौँ भाषाको स्वरूप के हुन्छ भने भाषाको हामीले भाषालाई कसरी ग्रहण गर्छौँ त्यो जब बहुसङ्ख्यक मान्छेले भाषालाई सहजतापूर्वक ग्रहण गर्छ त्यति बेला त्यो भाषाको त कहाँ कुनबाट आएको तत्सम तद्भव कुन भाषाको त्यसको स्वरूप को हो कुन अरू अरू भाषाबाट चाहिँ हाम्रो नेपाली भाषामा सोझै आएको हो कि त्यसको रूप परिवर्तन भएर आएको हो कि भन्ने कुरामा चाहिँ फेरि हामी त्यति बेसी टाउको दुःखाइरहनु पर्छ जस्तो मलाई लाग्दैन समाजले ब बढी मात्रमा प्रयोगताहरूले जसले भाषा बोल्छन् ती बोल बोल्ने मान्छेहरूले चाहिँ त्यसलाई सहजतापूर्वक स्विकार गरेर त्यसलाई आफ्नो दिमागमा आफ्नो उयोमा राखेका छन् भने चाहिँ त्यो चाहिँ मोटा मोटी फेरि त्यो भाषाले एउटा सर्वग्राह्यता र सम्पूर्णले ग्रहण गर्ने एउटा स्वरूप चाहिँ प्राप्त गर्छ भनेर चाहिँ मलाई लाग्छ